मेरो उपलब्धिहरू यही छ कि म मेरो स्कुल जीवनमा म धेरै रेसमा पार्टिसिपेट गर्थेँ र रेस पनि धेरै प्रकारको हुन्छ जस्तो कि रिले भयो अनि रनिङ पनि हन्ड्रेट मिटर टू हन्ड्रेट मिटरको हुन्छ त्यसमा मैले मेडल्सहरू जित्थेँ अनि सर्टिफिकेट्सहरू जितेको छु मैले त्यसमा म स्कुल लाइफ मेरो स्कुल जीवनको उयोमा एउटा राम्रो उपलब्धि सोच्छु अनि यस यो छोडेर चाहिँ म धेरै गर्व यो कुराको गर्छु कि मैले मेरो स्कुल लाइफमा मैले पेन्टिङ गर्न सिकेँ पेन्टिङ पनि कस्तो खालके भन्दाखेरि मान्छेको चित्र बनाउने मान्छेको चित्र बनाउनु चाहिँ धेरै साह्रो थियो तर पनि मैले धेरै मिहिनेत गरेर र मेरो टिचरहरूको सहायताले मैले मान्छेको चित्रहरू बनाउन मजाले सिकेँ र अहिले अब जसले पनि मलाई भन्छ त्यसलाई म चित्र उसको बनाएर दिनसक्छु र एज अ गिफ्ट पनि म कसैलाई उसको चित्रहरू बनाउन बनाएर दिनसक्छु र म यसमा धेरै गर्व गर्छु